ए हजुर हो त ए हजुर के भयो होला

हजुर के भयो नानीलाई होइन ब्रेकफास्टहरू त उसले राम्रै नर्मलै खाना सधैँ खानेहरू नै खाएको थियो त्यस्तो उयोहरू त केही पनि खाएको थिएन त उसले ए होइन होइन मैले त्यस्तोहरू के पनि गरेको थिइनँ राम्रै थियो उ बिहान त बिहानसम्म त राम्रै थियो हजुर म घरमै छु कि तर मलाई त अलिक स्कुलमा आउनु टाइम लाग्छ हजुर ए हजुर पुरा हुन्छ पुरा ज्वरो आएको छ र उसलाई हजुर डाइरिया पनि हुँदैछ उसलाई

ए हजुर हुन्छ त्यो उयो

मो आउँछु नि हजुर अलिक टाइम लाग्छ कि मलाई हुन्छ अलिक टाइम लाग्छ घरमै छ हजुर

ए हुन्छ हुन्छ म फोन गरिदिन्छु नि ए ए हुन्छ हुन्छ त्यहीँ हुन्छ हुन्छ हजुर हुन्छ